हेलो ए हेलो ए नमस्ते हजुर हजुर सिक्दैछ त त्यो प्रोग्राम चाहिँ त्यस्तै त्यो अब दसैँ आउन आँट्यो हो त्यो दसैँ कोही दसैँ र दिवालीको बिचमा प्रोग्राम छ नि त अन्त तपाईँको छोराले पनि प्र्याक्टिस गर्छ मेरोमै होइन अन्त दसैँ र दिवालीको बिचमा चाहिँ प्रोग्राम राखेको छ हो अन्त मेरो मा पढ्ने जति पनि स्टुडेन्टहरू छ त्यो स्टुडेन्टहरूलाई चाहिँ सबैलाई म अहिले राम्रोसँले प्र्याक्टिस गराउँदैछु नि त होइन अब दिएर प्र्याक्टिस गराउँदैछु प्र्याक्टिस गराउँदैछु हार्ड अब पहिलाको भन्दा चाहिँ निकै हार्डलि नै प्र्याक्टिस गराउँदैछु हो मेहनत लाएरै प्र्याक्टिस गराउँदैछु हो अन्त प्रोग्राम पनि छ हो अन्त त्यसको लागि त अलिकति भए पनि उयो गर्नै पऱ्यो हो हार्ड प्र्याक्टिस गर्नै पऱ्यो हो सङ्गीतमा पनि काम पनि नसिकी त हुँदैन हो अन्त निकै सिक्नै पऱ्यो अन्त के भन्छ अन्त तपाईँको छोरा चाहिँ एकदमै राम्रो छ नि त क्लासमा सबभन्दा राम्रो हो अन्त अनु अनुशासनमा पनि बस्ने खालके अब अरू अरू हेरी चाहिँ हो अब अरू चाहिँ त्यस्तो अब तेस्तो अनुशासनमा बस्ने खालको छैन नि त अब तपाईँको छोरा चाहिँ ग्रुपमा सबभन्दा दामी होइन अब इन्टेलिजेन्ट चाहिँ उही उही छ हो सङ्गीतमा पनि अब कन्सन्ट्रेट लाएर गित गाउने सिक्ने पनि उही छ अन्त एकदमै अब टिचरलाई रेस्पेक्टहरू पनि मज्जाले गर्छ हो अब जस्तो कि मलाई त गरिहाल्दैन मज्जाले नै रेस्पेक्ट गर्छ अरूहरूसँगम् बोली चाली एकदमै राम्रो छ अन्त एकदमै डिसिप्लिनमा बस्छ हो अन्त तपाईँको छोराको भोइस पनि एकदमै मनपर्छ मलाई हो अब पहिलाको भन्दा चाहिँ निक्कै उयो गरेको छ इम्प्रुभ गरेको छ पहिलाको भन्दा फर्स्ट फर्स्टमा हेरी चाहिँ फर्स्टको प्रोग्रामहरू हेरी चाहिँ हो अन्त त्यही त अन्त दिवाली दिवाली र ए दसैँ र दिवालीकोबिचमा चाहिँ प्रोग्राम राखेको छौँ त्येसले गर्दाखेरि चाहिँ उनीहरूलाई अहिले रेगुलर प्र्याक्टिसमा पनि बोलाएको नि त कि अन्त त्यो यता पल्लो गाँउमा उयो भएको थियो नि के भन्छ त्यो हलमा प्रोग्राम भएको थियो नि तपाईँलाई थाहा छ ए तपाईँको त्यो त्यतिबेला तपाईँको छोराले पनि गीत गाएको थ्यो कस्तो कस्तो लागेको थियो हौ त्यतिबेला तपाईँको छोराको गित ए राम्रै भएको थियो नि

अन्त अब दसैँ पनि आउनु आँट्यो हो अन्त अब चाहिँ रेगुलर क्लास पठाइदिनुहोस भन्नु लागि नि रेगुलर क्लास पठाइदिनुहोस हो अन्त त्यो घरमा पनि यसो खाने कुराहरू चाहिँ बार्दै गर्नु पर्छ होलौ कि निकै अबो छोरालाई त्यो त्यो नराम्रो चिजहरूबाट हो अन्त त्यो चिसो पानी त्यो अमिलोहरूले निकै सोर बिगार्छ नि त फेरि अरू नराम्रो चिजले त झन पूरा बिगार्छ हो अन्त क्लास चाहिँ रेगुलरै पठाइदिनुहोस है अबो निकै अबो हार्डलि प्र्याक्टिस गर्नु पर्छ हो हुन्छ हुन्छ त्यही हुन्छ राखेँ हुन्छ हुन्छ